मलाई फुटबल खेल्न एकदमै मन पर्छ किनभने मैले सानैदेखि नै खेल्न एकदमै म हेर्न पनि मन पराउँछु खेल्न पनि मन पराउँछु र म क्लास टेन पढिन्जेल क्लास टुवेल्भ पढिन्जेलसम्म फुटबल खेलेँ किनभने खेल्ने मेरो जीवनको कतिवटा अनमोल दिनहरू मैले हेर्न पाएँ कि फुटबल म्याच खेलेँ जितेँ ट्रफी पाएँ र सँगसँगै समाजमा आफ्नो नाम राख्नु पाएँ कि मैले फुटबल एकदमै राम्रो खेल्छ भनेर मैले मेरो कुरा गर्थ्यो गाउँका मानिसहरले मलाई फुटबल एकदमै मन पर्छ